संस्कृत पराम्पराबारे है संस्कृत परम्पराबारे चाहिँ हामी अब हामी त सबै जातभातहरू यहाँ बसेका छौँ यो अब गाउँमा यो क्षेत्रमा है र चाहिँ फर्स्ट भन्नुपर्दा चाहिँ हामी नेपाली नेपालीको संस्कृत आफ्नो आफ्नो हुन्छ र चाहिँ हामी अब जस्तै राईको आफ्नै हुन्छ लेप्चाको आफ्नै हुन्छ है र चाहिँ यता हाम्रो प्रधानको आफ्नो आफ्नो संस्कृत अहिले त ड्रेसहरू पनि निस्किएको छ है एउटा चाँडबाँडमा आफ्नो आफ्नो संस्कृति ड्रेसहरू लगाउनु भनेर है नेपालीको सबै र चाहिँ अब आफ्नो आफ्नो मनाइन्छन् र क्रिस्चियन पनि छ त्यसमा हाम्रो क्रिस्चियन जातै हो तर एउटा क्रिस्चियन क्रिसमस मनाउँछ त्यसमा चाहिँ डिसेम्बरको टाइममा जस्तो अब जेनवरी कोही बेला कोही बेला जेनवरी फर्स्ट हुन्छ कोही बेला डिसेम्बर लास्ट डिसेम्बरको पच्चिस डिसेम्बरमा चाहिँ क्रिसमस मनाउँछ त्यसरी नै हाम्रो यो दिवालीको जस्तो दिवाली सक्छ त्यतिकै पाँच दिन पछाडि चाहिँ यो छठ पूजा बिहारीहरूले छठ पूजा मनाउँछ है त्यो पनि एउटा संस्कृत यो जातभातमै आइ आउँछ र चाहिँ हाम्रो यो मुस्लिम मुस्लिमले ईद मनाउँछ मुस्लिम पनि जातभातै हो हामी सबै समूह मिलेर चाहिँ एउटा जातभात भएको छौँ र चाहिँ आफ्नो आफ्नो छ नेपालीको नेपाली नै मुस्लिमको मुस्लिम नै क्रिस्चियनको क्रिस्चियन नै र चाहिँ यता बिहारीको बिहारी नै यी सबै मिलेर चाहिँ हामीले संस्कृतहरू चाहिँ अब हाम्रो आफ्नो आफ्नो परम्परामा चलेर आइरहेको छौँ